हेलो दिदी तपाईँलाई मैले अस्ति नै एउटा क्रिम फेस क्रिम मगाएको थिएँ नि हजुर त्यो तपाईँले मगाइदिनु भयो अनलाइन हजुर हजुर त्यो क्रिम चाहिँ एस्युरको सन्सक्रिम हो कि मलाई चाहिँ यति राम्रो लाग्छ त्यो क्रिमको जस्तो त्यो क्रिम लाउँदाखेरि अब मलाई पिमपलहरू निस्किनु धेरै कुरो नै मेरो फेसमा चाहिँ धेरै सुट गर्छ होइन अनि त्यसको जुन चाहिँ एउटा नाइट क्रिमहरू पाउँछ त्यो पनि धेरै राम्रो रहेछ भनेर सुनेको थिएँ त्यो पनि क्रिम मलाई मगाइ दिनुहोस् न हजुर हजुर हजर मलाई चाहिँ सुट गऱ्यो किनभने मैले जुन चाहिँ अब फर्स्टमा मैले यो एस्योरको सन्सक्रिम लगाएकोले चाहिँ धेरै नै राम्रो लाग्यो र तपाईँ यो नाइट क्रिम र तपाईँ सन्सक्रिम अनि सिरमहरू के छ त्यो मलाई पठाइदिनुहोस् न हजुर हजुर हजुर अरू त्यस्तो केही क्रिमहरू चाहिएन त्यो एस्युरको सन्सक्रिम चाहिँ धेरै नै राम्रो रहेछ हजुर हुन्छ हुन्छ